हेलो ए हजुर दाजु सुन्नु होस् न तपाईँ अब म चाहिँ एउटा न्युज रिपोर्टर हो है होइन खोज्दछु अन्त तपाईँ यताकै लोकल हुनु हुँदोरहेछ र त्यही भएर अब अब आउनु आँटेको चाडबाड होइन अब यो दसैँ जुन छ कसरी मनाउने गर्छ मलाई अलिकति भनिदिनु होस् न

ए हजुर अन्त तपाईँको यो दसैँ भयो दिवालीहरूको बारेमा चाहिँ के छ तपाईँको विचारहरू

ए हजुर हजुर तपाईँलाई धेरै धेरै धन्यवाद यतिको लागि है अन्त तपाईँको होलीहरू भयो होइन माघे सङ्क्रान्तिहरू भयो अन्त योहरू चाहिँ तपाईँले कसरी मनाउनु हुन्छ

ए हजुर हजुर धेरै धेरै धन्यवाद तपाईँलाई जानकारीको लागि है